अब हाम्रो यहाँनिरको चाहिँ अब उयो के भन्छ उयो समाचार पेपर चाहिँ अब एउटै हिमालय दर्पण भने चाहिँ एउटै थाहा छ मलाई अब त्यो चाहिँ पढदिनँ मैले पढेको पनि छुइनँ मलाई त्यति थाहा पनि छैन